नेपाली र हिन्दीमा चाहिँ बेसी फरक चाहिँ छैन किनभने यिनीहरूको वर्ण एउटै हुन्छ होइन के भन्छ कतिवटा त भन्ने शब्द पनि एउटै हुन्छ अनि ए के भन्छ नेपाली पढ्नसक्नेले हिन्दी पनि राम्ररी पढ्नसक्छ किनभने तिनीहरूको वर्ण एउटै हुन्छ होइन त्यही लागि चाहिँ नेपाली र हिन्दीमा चाहिँ यति साह्रो फरक चाहिँ छैन होइन अनि मेरो हिसाबले चाहिँ हिन्दी जति हिन्दी जति जसलाई हिन्दी जति सजिलो लाग्छ त्यति नै नेपाली पनि सजिलो लाग्छ होइन किनभने तिनीहरूको यति साह्रो डिफ्रेन्स छैन यति साह्रो फरक छैन त्यही लागि चाहिँ दुईवटामा चाहिँ भिन्नता चाहिँ यति नै छ किनभने नेपाली र अब लाइक नेपाली मात्रै त सुन्छ नेपालीको चाहिँ क छ उना हिन्दीमा पनि त्यही क लाग्छ अक्षरहरू पनि सेम हुन्छ त्यही लागि चाहिँ मलाई चाहिँ बेसी चाहिँ भिन्नता लाग्दैन हिन्दीमा होइन मेरो हिसाबले चाहिँ हिन्दी र नेपाली बेसी फरक चाहिँ हुँदैन